अहिलेको जेनरेसनमा स्टुडेन्टहरूले स्कुलमा इङ्गलिस मिडियम भएको कारणले चाहिँ सबैले इङ्गलिस मात्रै बोल्छन् र मेरो विचारमा चाहिँ हामीले हाम्रो प्यारेन्ट्सले चाहिँ घरमा सबै आफ्नो नानीहरूलाई चाहिँ सचेत नेपाली भाषाको बारेमा सचेत गराएर या स्कुलमा नै दुईवटा एटलिस्ट दुईवटा सब्जेक्ट चाहिँ नेपाली राख्यो भने चाहिँ हाम्रो नेपाली भाषालाई चाहिँ बचाउनसक्छ जस्तो लाग्छ मेरो विचारमा